हो हजुर भन्नुहोस् नमस्ते नमस्ते ए हजुर मैले त्यो अस्ति नै एनाउन्स गरेको थिएँ मैले एउटा नोटिस् पनि निकालेको थिएँ त्यस्को लागि चैँ तपाईँहरू भोलि भोलि बिहान दस बजेदेखि चैँ ग्रउन्डमा अउनु सक्नुहुन्छ त्यहीनिर म अभइलेबल हुन्छु बिहान दस बजेदेखि त्यै बेलुका तिन बजेहरूसम्म चाहिँ म अभइलेबल हुनसक्छु अनि त तपाईँले जे पनि सिक्नुछ त्यतिबेला त्यो समयको भित्रमा चाहिँ मलाई भन्नु सक्नुहुन्छ हन अरू के हजुर बिहान दस बजेदेखि अरू केही सोध्नु थियो अरू केही इन्ट्र जस्तै कि इन् इन्टर स्कुल टुर्नामेन्ट भन्नुभएको इन्टर स्कुल टुर्नामेन्ट चाहिँ अब नेक्स्ट मन्थ फिफ्टिन्थ अफ् अक्टुबरदेखि सुरु हुँदैछ त्यसको लागि चाहिँ हामीले अब पन्ध्र दिनहरूको लागि त ट्रेनिङ गर्नैपऱ्यो त्यसको लागि मैले अरू साथीहरलाई पनि भनेको छु तिमी पनि त्यतिबेला बिहान दस बजे अउनु सक्छौ भोलिदेखि त्यहाँदेखिन् पन्ध्र दिन जस्तो त ट्रेनिङ गरेन भने सक्दैन त्य्यही भएर चाहिँ अब भोलिदेखि आउँदा हुन्छ हजुर हजुर ल्याउँदा चाहिँ हुन्छ तर म एकपल्ट टेस्ट गर्नु अब हेर्छु उसको स्किल्सहरू कस्तो छ अब राम्रो छ कि नराम्रो छ अब स्किल्स हेरे र मात्रै हुन्छन् त अब जोसुकैलाई हालेर पनि त भएन एकपल्ट म हैन लिएर आऊ त्यहाँदेखिन् भोलि बिहान लिएर आउनु त्यहाँदेखिन् म हेर्छु कस्तो छ उस्को स्किल्सहरू त्यहाँदेखि म हाल्छु नि टिममा

अँ भोलिदेखि चैँ कन्टिनिवै हुन्छ उसको प्राक्टिस चाहिँ हजार

टाइम चाहिँ त्यही दस बजेदेखि नै

अरूलाई पनि इन्फर्म गरिदेउ त्यस्को लागि चाहिँ हुन्छ हजुर अरू अरू ल्याउँदा पनि हुन्छ तर म एकपल्ट हेर्नु चाहिँ हेर्छु कस्तो अब उनीहरूको स्किल्सहरू कस्तो छ हुन्छ हुन्छ